औ सुन न के हरे मैले साडीको विषयमा भनेको थिएँ नि अन्त त्यो साडी त खै त हौ के हो हौ के भयो भयो हौ राम्रो पनि भएन अन्त धुँदाखेरि पनि कुच्चेको जस्तो भयो सानो भएको भएर गएको जस्तो पो भयो तिमीहरूको के कसो हो तिमीहरूले मैले राम्रो छ किन् यस्तो त्यस्तो हेनतेन भन्यो भनेर तिमीहरूले मलाई कति नराम्रो पनि सोचिसक्यो होला तर मेरो त पहिला राम्रै थियो पछि गएर त हौ त्यस्तो भयो मैले त बित्थामा भनेछु जस्तै लागिराखेको छ हो अब यस्तो पानी झरीमा बाहिरफेर हिँड्नु असुविस्ता छ भनेर अनलाइन मगाएको अनलाइनबाट त अब राम्रै आएन यतै दोकानतिरबाट किनेको भए पनि हुन्थ्यो जस्तै भयो हौ अन्त खै के गर्नु गर्नु भयो अब साथीहरूले पनि मलाई त के भन्यो होला जस्तै लागिरहेको छ अब मेरो मैले राम्रो फिडब्याक दिँदाखेरि तिमीहरूले पनि सबैले त्यसै गऱ्यो किन्यो होइन अन्त अब त्यो साडी त अब कस्तो महँगो दाममा किनेको हेर्नु नि कस्तो भइरहेको छ नि हौ अहिले त खै के भयो भयो हौ ला है मलाई त नराम्रो नभन्नु है अब मैले त राम्रै देखेर भनेको थिएँ हो राम्रो छैन रहेछ नि अब खै अनलाइनले पनि राम्रो राम्रो दिन्थ्यो खै योपालि त के भयो भयो हौ मेरो त सबै बिग्रेको भयो के गर्नु अब तिमीहरूको के कस्तो छ के गर्नु अब यस्तो भयो अब त दोकानतिरै किन्नुपर्छ होला हौ यतैतिर खै के गर्नु अब एकपल्टलाई मात्रै भएको जस्तो भयो हौ त्यो सेकेन्ड टाइम त युज नहोला जस्तो पो भइराखेको छ हौ तिमीहरूको के कसो भयो भन्नु ल मलाई पनि नरिसाउ है मसँग